ए मङमायाको म्यानेजर दाजु हो ए म यहाँ सब्जी उठाउँ भनेको कि अन्त तपाईँकोमा के कसो छ सब्जी अलिक

ए अरूले अब के कसो दिँदैछ हो त्योभन्दा म दुईचार रुपियाँ बेसी नै दिउँ भनेर नि मलाई दिनुहुन्छ दिनुसक्नुहुन्छ होला

ए अरूले कसरी अरूले कसरी लाँदैछ साग चाहिँ ए म पैँतिस दिउँला नि हजुर अन्त बुढीहरू चाहिँ सिमी कसरी लाँदैछ ए त्यसमा पनि म पाँच रुपियाँ बेसी नै दिन्छु सबै नै लान्छु होइन अरूले भन्दा पाँच रुपियाँमा त अब किलोमा पाँच रुपियाँ हो नि त डल्लैमा होइन नि त किलोमा पाँच रुपियाँ भन्यो भने त अब एक सय किलोमा त पाँच सय नै ज्यादा भइगयो नि त तपाईँको त्यस्तो पाराले अब तपाईँले हजुर हजुर हजुर ए हुन्छ त्यसको चाहिँ अलिक बेसी दिउँला नि त दुई चार रुपियाँ हजुर टमाटर अहिले कसरी चल्दैछ टमाटर टमाटर अब राम्रै छ भने म राम्रै दाम दिइहाल्छु नि तपाईँलाई भनेँ त नोक्सान अन्त तपाईँलाई नोक्सान पार्दिनँ नि

खाँदिनँ अँ हुन्छ म म आउँछु नि हजुर हुन्छ हुन्छ म आइहालेँ हुन्छ म आइहालेँ